सुकुना फर्मबाट भाइको त्यो पोल्ट्री दोकान चाहिँ कहाँनिर हो सुनेको त्यही त मलाई मलाई अलिकति चाहिएको थियो कि अन्त मलाई चाहिँ पोल्ट्री नै चाहिएको पोल्ट्री चाहिएको अन्त तपाईँको अलिक तपाईँले के मलाई उ डेलिभरी गरिदिन सक्नुहुन्छ बिहाको मतलब बिहाकै लागि भनौँ न पन्ध्र बिस किलोजस्तो चाहिएको थियो त अँ पन्ध्र बिस किलो चाहिएको

हुन्छ मलाई त्यही त बिस किलो हुन्छ बिस किलो जस्तो चाहिएको थियो अनि तपाईँको चार्ज अनुसार तपाईँको गाडी छ भने तपाईँको गाडीले पठाइदिए नि हुन्छ मेरो अब हजुर तपाईँको गाडी छ भने अब तपाईँको गाडीले पठाइदिनु नि झन् मलाई ढुक्कै नि

तपाईँले आज मङ्गलबार होला बिहिबार शुक्रबारको लागि चाहिएको बिहिबार बेलुकातिर हालिदिए हुन्छ अब फ्रिजतिर हाल हुन्छ हुन्छ हुन्छ आइपुग्छ त्यसै गर्नु हुन्छ हुन्छ म पठाइदिई हाल्छु म त्यसमै

हुन्छ